हेलो कालिम्पोङ वेयर हाउस हो ए हजुर हामी यहाँ एघार माइलबाट बोल्दैछौँ है अन्त हामीलाई अलिकति हाम्रो घरमा सानो गेटटुगेदर हामीले राखेको थियौँ नानीको बर्थडेको नाममा त्यसैले गर्दाखेरि हामी नै एकदमै खानाको एकदमै जरुरत पऱ्यो है अन्त तपाईँहरूकोबाट हामी पहिला पनि हामीले एकदमै नाम सुन्दै आएको एकदम चल्ती है वेयर हाउस भनेर अन्त खानाहरू एकदम मिठो पाउँछ भनेर हामीले सुनेका थियौँ है अन्त हामीलाई चाहिँ दसजना हामी छौँ दसजनाको लागि चाहिँ हामी तपाईँहरूकोबाट हामी खाना अर्डर गरौँ भनेर नि हजुर हामीलाई पास्ता गरिदिनोस् प्लेन है अन्त वाइट सस् पनि गरिदिनोस् अन्त वाइट सस् हालेर अन्त भेनिगर चाहिँ हामीलाई अलिक कम्ति गरिदिनोस् है तपाईँहरूकोमा पिज्जा पनि हुन्छ भनेको सुनेको थिएँ है पिज्जा हुन्छ है ए हजुर हजुर हजुर पिज्जा हामीलाई भेज पनि गरिदिनोस् अनि ननभेज पनि गरिदिनोस् है चिकन गरिदिनोस् अन्त अन्त भेज र त्यो ननभेज चाहिँ एकदमै अलग अलग अलग गरिदिनोस् किनभने यहाँ भेजिटेरियनहरू पनि छ है भेजेटेरियनहरू अनि चउमिन पनि गरिदिनोस् न अन्त चउमिन चाहिँ चउमिन पनि त्यही ननभेज र भेजमै गरिदिनोस् चउमिन चाहिँ तपाईँ हामीलाई बिफमा गरिदिनोस् न हजुर बिफमा गरिदिनोस् अन्त भेज पनि गरिदिनोस् भेज अलिक कम्ती गरिदिनोस् है भेज पाँचवटा गरिदिनोस् न हजुर चिकन चाहिँ पन्ध्रवटा गरिदिनोस् चिकन है चिकन चउमिन पन्ध्रवटा गरिदिनोस् भेज पाँचवटा मात्रै गरिदिनोस् अनि ढोसा पनि हामी मगाउँ भनेको नि हजुर ए ढोसा हुँदैन है तपाईँकोमा ढोसा हुँदैन भने इडली त हुन्छ होला हजुर इटली हुन्छ भने इटली गरिदिनोस् न हजुर इटली गरिदिनोस् ढोसा तपाईँहरूको छेउछाउमा यदि हुन्छ भने ढोसा पनि गरिदिनोस् न तर त्यो बिल तपाईँहरूकोमै इन्कलुड गर्नुहोस् है हुन्छ हुन्छ हुन्छ हामी यहाँबाट हामी मान्छे हामी पठाउँदैछौँ अलिक उयो गर्दिनोस् न हुन्छ हुन्छ हजुर हामी मान्छे पठाउँदैछौँ अन्त कति बिल हुन्छ त्यो पनि हामीलाई फरवर्ड गरिदिनोस् म त्यो जो मान्छे लिनु आउँछ उसकै हाथमा हामी फरवर्ड गरिदिन्छौँ नि है हुन्छ हुन्छ अलिकति छिट्टै गरिदिनोस् है हामी यहाँबाट मान्छे पठाउँदैछौँ अलिक तातोतातै एकदम तातोतातै छ भने चाहिँ अलिक मज्जा आउँछ हजुर हुन्छ हुन्छ थ्याङ्कयू हुन्छ